म जुन क्षेत्रमा बस्छुँ त्यो एक पाहाडी क्षेत्र हो है पहाडी क्षेत्र हो र यहाँनिर थुप्रै किसिमको खेतीहरू गरिन्छ मौसम अनुसार है यहाँनिर धेरै अन्नबालीहरू लगाइन्छ यो क्षेत्रमा र अन्नको कुरा गर्दाखेरि यस क्षेत्रमा धानको खेती हुन्छ मकैको खेती हुन्छ कोदोको खेती हुन्छ है र मौसमको कुरा गर्नपर्दा चाहिँ धान चाहिँ प्राय असारको महिनामा रोपाइ हुन्छ र असारको महिनामा रोपाइ भएर यसलाई यो धान जुन चाहिँ पाक्नु अथवा यसलाई बढे्र उठाउने समय जब हुन्छ त्यसमा करिबन् तिन चार महिनाको समय लाग्छ है तिन चार महिना पछि यो असारमा रोपेर तिन चार महिना पछि यसलाई मङ्सिरमा उठाइन्छ है र जब पनि यो धान उठाइन्छ धान काटेर खलेगरा भनिन्छ है खलेगरोमा लगेर यसलाई दाइँ गरिन्छ जुन चाहिँ समय चाहिँ एकदमै एउटा आनन्दमय समय हुन्छ विशेषगरि नानीहरूको लागि है जब पनि हामी साना साना नानीहरू थियौँ त्यसखेर हामी यसलाई धेरै आनन्द गर्ने गर्थ्यौँ किनभने त्यो दाइँ गर्दा चाहिँ गोरु बाँधेर है त्यो धानको माथि कुदाउने गरिन्छ जस जसको मूल कारण चाहिँ त्यो धानको बोटबाट चाहिँ त्यो धान चाहिँ अलग्गै छुट्टियोस् भनेर त्यसरी दाइँ गरिन्थ्यो र अब जुन जब हामी साना साना बच्चा थियौँ है त्यति बेला चाहिँ यो जुन चाहिँ मङ्सिरको समयमा धान उठाउने समयमा एकदमै आनन्द लिने गर्दछौँ है त्यो सँगसँगै यो क्षेत्रमा अर्को खेती हुने भनेको मकैको खेती गरिन्छ मकै

को खेती पनि प्राय बर्खाकै टाइममा गरिन्छ है साउन भदौतिर र त्यति बेला रोपाइ भएर यसलाई पनि करिबन् दुई महिनाको समयमा चाहिँ यो मकै पनि पाकेर हामी त्यसलाई उठाउने गर्छौँ है अनि यहाँ त्यो मकैको पनि धेरैवटा युजेसहरू छ प्रयोगमा ल्याउन सकिन्छ त्यसको चामल बनाएर पनि मानिसहरूले खाने गर्छन् है अनि यसलाई भुटेर अथवा पोलेर खाने एकदमै राम्रो समय राम्रो त्यसको एउटा पौष्टिक आहार पनि हो यो मकै यो सँगसँगै यहाँनिर कोदोको खेती पनि हुन्छ अब कोदो पनि प्राय यो अलिकति बर्षा सकिएर लगाउने गर्छन् र यसलाई त्यत्ति बेसी पानी चाहिँदैन तर यसलाई पानी अलिक नभएकै समयमा अलिक सुखाकै समयमा यसको खेती गरिन्छ र कोदोको पनि प्रयोगहरू धेरै छ अब कोदोको पनि मान्छेले पिठो बनाएर है पिठो पनि पिठोको रोटी बनाएर खाने गर्छन् सँगसँगै अब यसको एउटा कोदोबाट चाहिँ एउटा सोमरस पनि निस्किन्छ है त्यो त्यसको पनि यता हाम्रो क्षेत्रमा धेरै मात्रामा प्रयोग हुन्छ र कोदो पछि अर्को एउटा खेती हुने भनेको हाम्रो जग्गामा सुन्तलाको खेती हुन्छ सुन्तला अनि हाम्रो क्षेत्र जुन चाहिँ यो कालिम्पोङ छ है त्यो चाहिँ अब सुन्तलाको लागि पनि प्रसिद्ध छ यो सुन्तला फल्नको लागि चाहिँ प्राय अलिकति जाडोभन्दाखेरि गरम टाइपकै मौसम चाहिन्छ धेरै जाडोमा चाहिँ यो फल्न सक्दैन र जुन चाहिँ अलिक जग्गा छ हामीले जुन चाहिँ औल भन्छौ होइन औल जग्गाहरू तिर चाहिँ जहाँ चाहिँ गरम हुन्छ त्यहाँ चाहिँ यो सुन्तलाको खेती हुन्छ र यो सुन्तला कति ठाउँमा यो क्षेत्रमा फलाएको सुन्तला है एकदमै स्वादिष्ट हुन्छ र हाम्रो अर्को खोती हुने भनेको हाम्रो जग्गामा फुलहरूको फुलहरूको धेरै मात्रामा खेती हुन्छ त्यहाँ मानिसहरूले धेरैमात्रामा फुलहरू रोपेर है र यहाँ मात्र होइन यो फुल रोपेर चाहिँ यहाँदेखि अरू बाहिरको देशहरूमा पनि पठाउने गरिन्छ जसले गर्दा चाहिँ मान्छेहरूको आय श्रोतमा धेरै उन्नति भएर जान्छ